भाइ तिम्रो गाडी मैले कालेबुङ जानलाई बुक गरेको थिएँ तर कालेबुङ जानु पाएन मैले पैसा दिइसकेको थिएँ त्यो पैसा चाहिँ ब्याङ्क खातामा लाइदिनुहोस् न